म बाख्राकोटमा बस्छु बेङ्कको कारबारहरू सपै काम म गर्छु पैसाको जरुरत भयो भने चाहिँ बेङ्कमा जान्छु बेङ्कमा जानैपर्छ पढालिखा नभएर पनि बेङ्कमा जानैपर्छ आमाको खाता लिएर सबको खाता लिएर मै जानुपर्छ अन्त पैसो साथीहरूलाई पैसो चाहियो भने गुगल पे गर्नुपर्छ गर्नुपर्छ अनि त